बगैँचामा फलेको फलहरू चाहिँ म है अब बजारतिर लगेर बेच्छु होइन फुलहरू चाहिँ अब घरमा कोही बेला सजाउनुहरू मन्दिरमा चढाउनुहरू गर्छु